मेरोमा आज सामान पनि एकदमै कम्ती खालि मेरोमा आलु मात्रै छ र एकदम मेरो जुन आउनुभएको गेस्टलाई पनि एकदमै छिटो अब खाना खुवाएर पठाउनुपर्ने खाना होइन स्नेक्स भनौँ है त्यस्तो खाएर पठाउनुपर्ने र त्यस्तोमा चाहिँ के गर्ने भन्दाखेरि म उहाँहरूलाई फ्रेन्च फ्राइस पेरीपेरी फ्रेन्च फ्राइस खुवाउने अन्त नानीहरू आएको छ उहाँहरूलाई सल्टी फ्रेस फ्राइस र त्यसलाई चाहिँ म के गर्नु आँटेको छु भन्दाखेरि यसलाई मजाले आलुहरू ताछेर काटेर यसलाई हल्का पानीमा अलिअलि बोयल गर्ने त्यसलाई उमालेर निकालेर पहिला ड्राई गरेर यसरी सुकाएर एकछिन सुकाएर त्यसको पानीहरू सबै जब सुक्छ है त्यहाँबाट त्यसलाई तेलमा फ्राई गर्ने हो त्यसमा तेलमा फ्राई गरिसकेपछि फेरि निकालिदिने किन निकाल्ने भन्दाखेरि त्यसको जुन फर्स्ट फ्राई हुन्छ गर्दाखेरि पछाडि त्यसको कुरुम कुरुम खालके क्रिस्पी खालके आउँछ र फ्लेबर पनि राम्रो हुन्छ डबल फ्राई गर्दाखेरि चाहिँ त्यसो गर्दाखेरि खानु पनि मिठो हुने र हेर्नुमा पनि राम्रो र छिटो पनि हुने उमाल्यो भने पाक्नु त पाकिगयो आधिकल्चो आलु पाक्नु कति टाइम लाग्छ त्यसलाई त्यसो गऱ्यो फेरि निकालेर एकछिन सेलाउँछ त्यहाँबाट फेरि त्यसलाई फ्राई गरिदियो फ्राई गरेर ताततातो हुन्छ वहाँ ताततातो भएर जब निकाल्छु त्यसमा पहिला नुन हालेर नानीहरूलाई पिरो त खाँदैन नानीहरूले पिरो नखाएपछि त्यसको नुन मात्र हालेर यसरी चलाएर नानीहरूलाई त्यसरी सेपरेटली फ्रेन्च फ्राइस दिने हो सल्टेट फ्रेन्च फ्राइस नुन हालेर खालि अन्त उयसका चाहिँ अब जुन हाम्रो ठुल्ठुलो हामी पिरो अलिअलि खाने हामी पिरो खाने मान्छेलाई पिरै कुरो मनपर्छ हामी पिरो मनपर्नेलाई त्यसमा पेरिपेरी पाउडर हालेर यसो चलाएर त्यसलाई यसरी दिने र त्यो चाहिँ छिटो मिठो त्यसमा सामान पनि त्यस्तो लागेन आलु र तेल पेरिपेरी पाउडर र नुनले काम भइगयो र बनिन पनि दस पन्ध्र मिनट भित्रमा भइहाल्यो